हजुर अँ गर्छ त

ए सबै गर्छ नि भित्र बाहिर सबै गर्छ नि अब कति दिनको लागि हो तिन दिनको तिन दिनको हो भने त छ तिन अठार हजार लाग्छ अब एक हजार कम्ती दिइहाल्नु हामी त सबै खिचेर सबै सबै खिचेर उ गरेर एडिटिङ गरेर गीत हालेर सबै गरेर एकदम पेनड्राइभमा दिइहाल्छौँ नि हामी राम्रोसँगले क्या क्यामेरामेन दुईजना हुन्छ

दुईजना हुन्छ क्यामारामेन दुईजना हुन्छ दुइटा क्यामेराले खिच्नुपऱ्यो अन्त यता फेरि ल्याएर क्यापचर गर्नुपऱ्यो एडिटिङ गर्नुपऱ्यो सबकुछ गरेर एकदमै अँ स्टिल फोटो पनि हुन्छ अँ एल्बम पनि गर्छ त्यसको एक्ट्रा लाग्छ फेरि तिनीहरूको चाहिँ फेसबुक नम्बरहरू

फेसबुक पेज त सुरेन राई लेख्नु नि सुरेन राई फेसबुकमा त अब बिहाको बिहा बिहा त हाल्दैन फेसबुकमा र युट्युबमा हाल्दैन बिहा त अँ एकदमै हजुर दुइटै हुन्छ नि अडियो पनि हुन्छ अडियो पनि हुन्छ भिडियो पनि हुन्छ हो सबै हुन्छ सबै राम्रो हुन्छ एकखेप खिचेर हेर्नु कि त्यहाँदेखि चाहिँ नि अठार हजार होइन छत्तिस हजार दिन्छौँ भन्नु थाल्छ नि फेरि राम्रो भएर क्यामेरा पनि राम्रो खालको क्यामेरा छ सोनीको

सोनी क्यामेरा छ अँ लाइटहरू पनि हुन्छ लाइट छ ल ठिकै छ कि राम्रो गर्नुहोस् हो राम्रो खिचिदिन्छ एकदम